विशेषगरी भन्नुपर्दा दार्जिलिङ चाहिँ एउटा पश्चिम बङ्गालको एउटा रा डिस्ट्रिक्ट भए तापनि जिल्ला भए तापनि यो चाहिँ एउटा विश्व प्रसिद्ध एउटा स्थान हो र यसको चाहिँ आफ्नै एउटा ऐतिहासिक पृष्ठभूमि छ ऐतिहासिक पक्षहरू छ र यो चाहिँ पश्चिम बङ्गालमा अर्थात पश्चिम बङ्गालको एउटा जिल्ला हुनुभन्दा अघाडि यो एउटा स्वतन्त्र एउटा आफ्नै भारत वंशको एउटा अभिन्न है एउटा अङ्गको रूपमा रहेको एउटा स्थान थियो र विशेषगरी दार्जिलिङको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दाखेरि यहाँनिर चाहिँ प्रथमतः गोर्खाहरू है गोर्खा नेपाली जाति अनि लेप्चा जति पनि हामी छौँ उहाँहरूको ऐतिहासिक पृष्ठभूमि रहेको हामी पाउन सक्छौँ र विशेषगरी यहाँनिर दार्जिलिङमा यहाँको ऐतिहासिक पृष्ठभूमि हेर्दाखेरि हामीले एट्टिन सेन्युरी है अठाह्रौँ शताब्दीतिर यहाँनिर चाहिँ हाम्रो चिया बगानको खेती भएको हामी पाउन सक्छौँ अनि लगायत हाम्रा यो सिन्कोनाहरू चाहिँ उन्नाइसौँ शताब्दीतिर यसको सुरुवात भए तापनि तर यसको फस्टाएको अलिकति राम्रो प्रकारले भनेको चाहिँ बिसौँ शताब्दीतिर हो र विशेषगरी यसको सिन्कोनाको खेती चाहिँ अत्याधिक मात्रामा अनि अलिक फस्टाएर भएको खेती भनेको चाहिँ प्रायः ठाउँ भनेको चाहिँ त्यो चाहिँ मङ्पू हो मङ्पूलाई चाहिँ हामी यसको प्रमुख केन्द्रबिन्दु मान्न सक्छौँ र विशेषगरी दार्जिलिङको हामीले ऐतिहासिक व्यक्तित्वहरूको कुरा गर्नु पऱ्यो भने सर्वप्रथम त है भारतको राष्ट्रिय धुन जन गण मन है को जो धुन छ राष्ट्रिय गीतको धुन त्यो चाहिँ हाम्रो गोर्खा एउटा हाम्रो सपुत है हाम्रो देशको सपुतै भनौँ हाम्रो कप्तान रामसिँह ठकुरी उहाँको एउटा सङ्गीत हो र उहाँले सङ्गीत भर्नु भएको छ त्यसरी नै हामीले भारतीय संविधानमा हस्ताक्षर है एउटा रहेको हस्ताक्षरित व्यक्तित्व हाम्रा अरिबहादुर गुरुङ जसले संविधानमा हस्ताक्षर गर्नु भएको छ त्यसरी नै हामीले एउटा समग्र गोर्खाको एउटा नेता प्रतिनिधि भनेर हामी चिन्न सक्छौँ हाम्रा डम्बरसिंह डम्बरसिंह गुरुङ है अनि हाम्रा यता दलबहादुर गिरी जस्ता हाम्रा थुप्रै त्यस्ता स्वतन्त्र सेनानी छन् भने हामीले भुल्नै नसक्ने इतिहासले त्यो त गोर्खा जातिले मात्रै होइन समग्र भारतीय भारतीयहरूले नै भुल्न नसक्ने एउटा नाम त्यो हो तस हाम्रो अमर सहिद दुर्गा मल्ल जो त देश स्वतन्त्रको निम्ति भारत स्वाधीनको निम्ति सहिदै बने है है जसकोमा हामीले स्ट्याच्यु पुरानो हाम्रो संसद भवनमा पनि हामीले देख्न सक्छौँ उहाँको स्ट्याच्युहरू लगायतका दार्जिलिङका पृष्ठभूमि अनि यहाँको प्रसिद्धिलाई हेऱ्यौँ भने सारा विश्व प्रसिद्ध छ यहाँको टोय ट्रेनलाई हेरौँ दार्जिलिङको चिया बगान टीलाई हेरौँ है यहाँको टिम्बुरहरूलाई हेरौँ थुप्रा थुप्रा कुराहरू दार्जिलिङको जो एकदमै प्रसिद्ध छन् जो ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित छन् जसले चाहिँ यो एउटा देशको है एउटा गर्व भनौँ न एउटा गर्व देशलाई एउटा गर्व तुल्याउने है गौरवान्वित बनाउने एउटा कार्य पनि दार्जिलिङले गरेको हामीले देख्न पाउँछौँ र त्यो चाहिँ हाम्रो विगत कुराहरू थियो भने अहिले वर्तमानमा हामीले हेऱ्योँ भने तर दार्जिलिङमा यो कति जति पनि चिया श्रमीकहरूको एकदमै कम्ती ज्याला है न्युनतम ज्यालाले गर्दाखेरि त्यो समस्याहरू चैँ हामी देख्न पाउँछौँ भलै दार्जिलिङ एट्टिन सेन्सुरीतिर अठाह्रौँ शताब्दीतिर चिया बगानको खेती सुरु गरे तापनि तर अहिले आएर हेर्दाखेरि चिया श्रमिकहरूको अवस्था भनेको चाहिँ एकदमै दयनीय अवस्था रहेको छ अनि यहाँको राजनीतिक पृष्ठभूमि हेऱ्योँ भने राजनीतिक अवस्था पनि एकदमै स्थिर छैन यहाँको कतिपय अवस्थाहरू हेर्दाखेरि अनि यहाँनिर वर्तमानमा हामीले यहाँको आधुनिक कुरालाई हेर्दाखेरि धेरै कुराहरूमा परिवर्तन भएको पाइन्छ भने धेरै कुराहरू बिग्रेर गएको पनि हामी पाउन सक्छौँ र जे जति हिजो दार्जिलिङले गऱ्यो त्योभन्दा वर्तमानमा चाहिँ धेरै कम गरेको भन्ने मलाई महसुस लाग्छ किन भन्दाखेरि दार्जिलिङमा जति पनि एडुकेसनको जति पनि राम्रो एउटा सुरुवात भयो भने पहिला पहिला जति भयो त्योभन्दा अहिलेको आधुनिकी करणमा चाहिँ अलिकति कतिपय कुरोहरूमा कमी नै रहेको महसुस हुन्छ अनि यहाँनिर कतिपय कुराहरूमा चाहिँ हिजो आज कहीँ न कहीँ धेरै कुराहरूको समस्या जस्तै पलुसनदेखि लिएर दार्जिलिङलाई हामी पहाडको रानी भन्छौँ तर त्यो पहाडको रानी कहीँ न कहीँ मैला भएको आफैमा यहाँनिर पर्यटकीय कतिपय कुराहरू बढेर गएको छ वर्तमानमा तर कतिपय कुराहरू भने बिग्रेर पनि गएको अवस्था हामी दार्जिलिङको पाउन सक्छौँ